म चाहिँ अब आफूलाई इन्टरटेन गर्नु लागि चाहिँ म प्रायः चाहिँ मोबाइल हेर्ने गर्छु किनभने मोबाइलमा म धेरै त्यो के के कार्यक्रमहरू पनि हेर्ने गर्छु जसरी म मोबाइलमा कमेडी सोहरू हेर्ने गर्छु त्यसले चाहिँ म त्यो कारणले गर्दा चाहिँ म हाँस्ने हाँसेर म हाँसी मजाकहरू हुन्छ र त्यले गर्दा चाहिँ म इन्टरटेन हुन्छु र म इन्टरटेन गर्नु लागि कतिपय मलाई अल्छी लाग्दा म मेरो साथीहरूलाई पनि म कलहरू गर्ने गर्छु मेरो मोबाइलद्वारा र म तिनीहरूसित बात गर्दाखेरि पनि म राम्रो फिल गर्छु र म तिनीहरूलाई पनि कल गर्ने गर्छु र म मोबाइलहरूमा चाहिँ म प्रायः म हेर्ने चाहिँ म युट्युबहरू हेर्छु र युट्युबमा म मुभीहरू पनि हेर्ने गर्छु र र म हाँ हाँसउठ्दो हाँस्ने मुभीहरू पनि हेर्छु र इस्टाग्रामतिर म रिल्सहरू हेर्ने गर्छु मेरो साथीहरूको भिडियोहरू हेर्ने गर्छु र त्यो कुराहरूले चाहिँ मलाई इन्टरटेन गर्छ र